र हाम्रो दार्जिलिङमा चाहिँ सन्दकपुर र फालुट भन्ने ठाउँ चाहिँ ट्रेकिङको लागि धेरै नै नाम चलेको ठाउँहरू हो र त्यहाँनिर धेरै मान्छेहरू जस्तै अरू देशहरूबाट ट्रेकिङ गर्नु आउँछ र धेरै नै सुन्दर ठाउँ हो नजराहरू दामी देखिने ठाउँ हो र यो ठाउँ चाहिँ धेरै नै शिवजीले बास गरेको हो भन्छ र र कञ्चनजङ्घा ए र कञ्चनजङ्घाको भ्यु चै फालुट र सन्दकपुरबाट चाहिँ

मन बिलाउने खालको देखिन्छ धेरै नै सुन्दर देखिन्छ